ए तपाईँ समिरा सुब्बा बोल्नु भएको ए सौरेनीको त्यो बिचको दोकान हो तपाईँको बिचको दिदीको दोकान होला है ए हजुर मलाई जुत्ताको ला हजुर एउटा मलाई जुत्ता लिनु थियो कि आमाको लागि हजुर मेरो आमाको त्यही त खुट्टा भाँचिरहेको थियो त त्यसको लागि चाहिँ अलिक कम्फोर्टेबलवाला जुत्ता चाहिएको थियो कि तपाईँकोमा पाउँछ होला अहिले अलिक भर्खरभर्खर त्यो जाती भएको छ कि खुट्टा चाहिँ तर त्यसमा चाहिँ तपाईँको अलिक त्यो हिलवाला चाहिँ होइन जसमा कि लाउँदाखेरि पनि कम्फोर्टेबल होस् हिल कम्ती फ्लाट हिलमै चाहिएको पम्सू टाइपहरू पनि छ होला

हजुर मलाई त अलिक सस्तोमै भयो भने चाहिँ कमसेकम दुइटासम्म नै चाहिएको थियो दुइटासम्म चाहिँ लिएर जाउँ भनेको थिएँ कि हजुर हजुर हजुर

हजुर

ए हजुर म मात्रै आएर आउँदा हुन्छ कि साइज लिएर आउनुपर्छ होला है ए हजुर अहिले चाहिँ हिँड्नु सक्नुहुँदैन कि त्यस्तो हजुर अलिक हिँड्नु सक्नुहुँदैन कि त्यसकै लागि चाहिँ ए त्यसो भए म साइज लिएर आउँदा हुन्छ होला है ए हजुर त्यसो भए हुन्छ म दुइटासम्म लान्छु कि मिलाइदिनुहुन्छ होला नि हजुर दुइटासम्म लान्छु कि तपाईँले मिलाइदिनु सक्नुहुन्छ ए हजुर मलाई तपाईँको सजेसन दिएको थियो त त्यो दोकानमा राम्रो पाउँछ भनेर अलिक डिस्काउन्ट पनि गरिदिन्छ भनेको थियो त्यही कारण चाहिँ मैले तपाईँलाई फोन गरेको ए हुन्छ तपाईँको दोकान कहिलेसम्म खुल्ला हुन्छ होला

ए हुन्छ त्यसो भए हुन्छ त्यसो भए म दुइटा जुत्ता लान्छु कि म आएर तपाईँलाई पैसाहरू पेमेन्ट गरिदिन्छु नि ल हुन्छ धन्यवाद